हेलो

भैया बोलिए भैया क्या चाहिए था आपको तपाईँको कि चाहिँ हालेको छ नु अरे तपाईँको तपाईँको कि चाहिएको छ नु तपाईँलाई चाट बनाइदिइ हाल्छु म कति रु कति रुपियाँको बनाई दिनु चाट हो तपाईँको पचास रुपियाँ तपाईँले तपाईँले पाइहाल्नु हुन्छ एउटा मुरईको एउटा पाउनु हुन्छ झोल वाला चाट झोल वाला चाट पान पाउनु हुन्छ समोसा समोसा चाट हुन्छ कचौडी चाट पापडी चाट तपाईँले पा पापडी चाट तपाईँको परिहाल्छ पचास रुपियाँ तपाईँलाई भनेर म पैँतालिसमा दिइहाल्छु यही सुन्दरलाल यहाँ आइजानु यो चाटको र बिल्डिङको सामुने लगि दे एड्रेस बताइहाल्नु हुन्छ मेरो मेरो सुन्दरलाल डेलिभरी बोय आउँछ उसको हातमा पठाइदिनु हुन्छ उसो भए उसको हातमा गुगल पे गरिदिइ हाल्नु हुन्छ गरिदिनु अहिलेको जमानेमे एडभान्स भएन भने कसरी हुन्छ भाइ मेरो दोकान छ नु वो दार्जिलिङके वो दार्जिलिङके चौरस्ताके सामुने मेरो दोकान छनु वहाँ पनि आएर हजुरले पानीपुरी चाट मसाला खाइहाल्नु सक्नु हुन्छ हुन्छ नु हुन्छ हुन्छ हुन्छ भाइ तपाईँको तपाईँको सामान मैले सुन्दरलालके हातमे पठाइदिइ हालेको छ नु हुन्छ नु